रोजा व्रत भने जस्तै अब हाम्रो चाहिँ बुद्धिस्टमा चाहिँ न्युने भन्छ होइन त्यो चाहिँ अब हामी बस्यो भने चाहिँ अब अब हाम्रो जिउहरू भयो अब राम्रो उयो हुन्छ शुद्ध हुन्छ भन्छ होइन अब हामीलाई उयो भगवानहरूको अब भगवानको मतलब कृपाहरू उयो हुन्छ भन्छ होइन त्यसै कारण हामीले चाहिँ त्यो न्युनेहरू बस्छ त्यो त्यस टाम टाइममा चाहिँ हामीले केही खाँदैन पनि होइन त्यसै कारण त्यसमा चाहिँ हामी शुद्ध हुन्छ भनेर चाहिँ त्यसै कारण हामी न्युनेहरू बस्छ